हाम्रो क्षेत्रमा चाहिँ त्यस्तो मेडिकलहरू छैन है अनि यताबाट कतिजनाले मेडिकल नर्सिङहरू डक्टरिङ सिक्छु भन्यो भने त सिलगडी साइड अनि यता दार्जिलिङ है अनि कोलकत्ता यता बेङ्लोरहरू जान्छन् है अनि अब यता प्रायः जस्तो नर्सिङ विद्यालयहरू चाहिँ कम्ती मात्रामा चाहिँ सरकारीमा पनि सिकाइन्छ है अनि हाम्रो यता चाहिँ प्रायः जस्तो त्यस्तो केही पनि छैन हुँदैन है हाम्रो यतानिर बेसिक सुविधाहरू पाउँदैन हामीले त्यही भएर दार्जिलिङ सिलगडीतिर जानु पर्छ त्यही भएर